पुस्तक सम्बन्धी सकारात्मक अनुभव भन्नपर्दा चाहिँ पुस्तक हाम्रो निम्ति धेरै लाभदायक हुन्छ र पुस्तकले विद्यार्थीहरूलाई ज्ञानी बनाउँछ र साथै विद्यार्थीहरूको स्मरण शक्ति पनि बढाउँदछ पुस्तकहरूमा चित्रहरू रहेका कारण बालकहरूले त्यस चित्रहरूलाई हेरेर आकर्षित हुनेगर्दछ र पढ्नमा पनि रुचि देखाउँछ र पुस्तकद्वारा हाम्रो शब्दावलीको पनि वृद्धि हुन्छ र हामीमा पुस्तकले विश्लेणात्मक सिपको पनि विकास गर्दछ पुस्तकहरूमा राम्रा राम्रा कथा कविता निबन्ध लेख आदि सङ्ग्रहित हुन्छ जसका माध्यमद्वारा राम्रा राम्रा कुराहरू बालक बालकहरूलाई सिकाउन पनि सकिन्छ पुस्तक पढेर आनन्द प्राप्त त हुन्छ नै साथै पुस्तक पढेर तनाउ पनि कम हुँदछ र पुस्तकका धेरै सकारात्मक पक्षहरू रहेका छन् र त्यसै कारण म सबैलाई पुस्तक पढ्ने सुझाउ दिनचाहन्छु